हजुर तपाईँलाई अघि मैले फ्राई राइस पठ मगाएको थिएँ अनि अहिले चाहिँ मलाई फेरि थप चउमिन चाहियो अनि गर्मी भएकोले गर्दा अलिकति चिसो कोल्ड ड्रिङ्क्सहरू पनि चाहिएको छ त्यो थपिदिनु होला